म चाहिँ रिसर्च स्कलर हो त्यस त्यसले गर्दाखेरि चाहिँ मैले कहिले पनि ब्याङ्कबाट रिन लिएको छुइनँ अनि ब्याङ्कले चाहिँ क्रेडिट कार्डको मात्रै अफर दिन्छ हामी रिसर्च स्कलर भएकोले चाहिँ ब्याङ्कले कहिले पनि हामीलाई लोन दिँदैन